हेलो कालिम्पोङको हावापानी त अब पहिला पहिला त राम्रो थियो अहिले त म अहिले त अहिलेको उयेसमा त अब हावापानी त मौसमै अब खै के हुनथाल्यो त्यही अब सब्जीहरू पनि हुन छोड्यो साह्रै गरम पानी पर्दाखेरि पनि अब अलिअलि जाडो हुन्छ र त्यहाँदेखि पिछे फेरि त्यो घाम लाग्योपछि यति साह्रो गरम हुन्छ खै समय नै के हुनथाल्यो होला अहिले त त्यही अब सही सब्जीहरू केही हुँदैन अलैँचीहरू सबै सुकेर केही भएन र अब काँक्राहरू भयो लौकाहरू भयो सबै रोपेको छ सबै हुनछोड्यो अहिले के हुनथाल्यो यसो अलिअलि हावापानीले पनि के सिस्टम के भयो भयो अब कुन चाहिँ म त जस्तै अब के पो आएको जस्तो लाग्छ मलाई चाहिँ भरे त्यो गरम पनि हुन्छ कोही बेला कम्ती जाडो हुन्छ घाम लाग्योपछि फेरि काम गर्न सक्दैन त्यही अब म अब जानकारी अब भनिरहेछु